हजुर हजुर ए हजुर ए धन्यवाद ए हजुर एकदमै धन्यवाद छ तपाईँलाई मेरो डान्स मनपराइदिनु भएछ हजुर म विशेष आफ्नो ट्रेडिसनल डान्स नै म नेपाली विशेष गरी नेपाली डान्सहरू चाहिँ मलाई विशेष मनपर्छ हो हुन त अब अरूहरू चाहिँ हिन्दी सङ बलिउड सङहरूमा पनि डान्स गर्छु तर विशेष प्रोग्रामहरूमा चाहिँ म नाचेको त्यस्तोमा चाहिँ म नाचेको छैन मन चाहिँ मलाई अब नेपाली नै मनपर्छ के नेपाली डान्सहरू विशेष रुचि चाहिँ त्यसमै छ के हजुर ए हजुर त्यो त मैले यस्तो सिकेको चाहिँ होइन यो आफै अब त्यस्तै सानैदेखि त्यो नाच्दै नाच्दै आएर होला सायद के अनि अब नेपाली गानाहरूतिर चाहिँ आउँछ नाच्नु आफै आफै आफै मैले अभ्यास गरेको होइन फ्युचरमा त्यस्तोहरू त मैले सोचेको त छैन हो अब त्यस्तो जुरेछ भने खोलौँला पछि है किनभने मलाई अब यस्तो हो नि म चाहिँ अब आफ्नो संस्कृति होइन यो जुन नेपाली ट्रेडिसनल डान्सहरू छ जो अहिले हराउँदै गइरहेको छ विशेष अब अहिलेको समयमा यो होइन वर्तमान समयमा विशेष बलिउड हिन्दी सङहरूमा नै मान्छेहरू बेसी नाचिरहेको होइन अब हाम्रो परम्पराहरू हराउँदै गएको त्यो संस्कृतिहरू बिर्सिँदै गएको त्यो कुराहरूलाई झल्काउनु त्यो कुराहरूलाई ज जगेरा गर्नु चाहिँ अब हाम्रो जिम्मेवारी हो होइन त्यसै कारणले अब हामीले यसलाई यो यो डान्स फमलाई अघि बढाउँदै लानुपर्छ जस्तो लाग्छ होइन त्यही भएर चाहिँ अब खोल्ने खोल्छु खोन्छौँ होला हामी अब मिलेर क कस्तो हुन्छ तपाईँले पनि मनपराउनु भएछ एकदमै खुसी लाग्यो होइन हजुर हजुर अँ मैले हालैसम्म त यो कुनै पनि त्यस्तो त यो रियलिटी सोहरूमा चाहिँ मैले सहभागी गरेको छैन तर अब त्यस्तो मैले मौ मौका पाइनँ भनौँ न

म म अभ्यास चाहिँ एकदमै पटक्कै गर्दिनँ जब कार्यक्रम छ भन्ने यसो भएपछि मेरो प्रस्तुति दिनुपर्ने हुन्छ त्यस्तो भएपछि त्यसै एक हप्ता जस्तो म अभ्यास गर्छु त्यतिखेर त्यो डान्स गर्छु त्यस्तो हो क्या त्यो एकदम निरन्तर त्यो मेरो प्रेयार त्यो यो चाहिँ छैन अभ्यास चाहिँ हुँदैन हजुर धन्यवाद धन्यवाद तपाईँलाई संस्कृतिले आज हजुर यसमा सबै हजुर तपाईँ हामी सबैको सहयोग चाहिन्छ यसमा थप होइन हामी मिलेर यो कुरालाई अघि बढाउनुपर्छ लैजानुपर्छ ए हवस् हुन्छ मलाई पनि त्यस्तै महसुस भयो हुन्छ हुन्छ